अब महिलाहरूले दिनहुँ सामना गर्नुपरेको चुनौतीहरू चाहिँ के भन्नाले अब एउटा विवाहित एउटा नारीले बिहान उठेकोदेखिको है उसको नानीहरू हुन्छ है नानीहरूलाई बिहान बिहानै उठ्यो पूजाहरू गऱ्यो नानीहरूलाई खानापीना भन्यो स्कुल पठाउनुको लागि खाजाहरू बनाएर पठाउनुपऱ्यो त्यहाँदेखिनको आफ्नो हस्बेन्डलाई अब अफिसमा ड्युटी गर्नेहरू हुनुहुन्छ भने उनीहरूलाई पठाउनुपऱ्यो खाजादेखिको लिएर खाना सबै गरेर रेडी गराएर पठाएर घरको रूमहरूदेखिको लिएर सफा गर्नुदेखिको लिएर हरेक थोक गरेर चाहिँ कतिजना त अब ड्युटी गर्ने है काम गर्ने नारीहरू पनि हुन्छ उनीहरू त झन् त्यो घरको काम सबै सकेर नै आफ्नो ड्युटी बाहिरको ड्युटी पनि गर्नुपर्छ है जस्तो अब त्यसको तुलनामा भन्नुपर्दाखेरि पुरुषहरूले चाहिँ अब त्यति साह्रो घरको कामहरूमा अब गर्दैनन् होइन खाना बनाउनुदेखिको लिएर नारी नानीहरूको हरेको थोक उनीहरूले गर्दैनन् तर एउटा नारीले चाहिँ गर्नु उनी उसलाई एकदमै जरुरत जस्तो उसले गर्नै पर्ने नै हुन्छ उसको परिस् परिस्थिति नै त्यस्तै हुन्छ कि उसले घर पनि सम्हाल्नु उसलाई कर परेको हुन्छ है नानीहरू परिवार हस्बेन्डहरूदेखिको लिएर उसको सासू ससुरा उसको घर सबै सम्हाल्नु उसलाई जरुरी पनि हुन्छ र उसले बाहिरको काम पनि कतिजनाले है र बाहिर पनि ऊ भ्याइरहेको हुन्छ सहर समाजमा के के परिरहेको हुन्छ त्यहाँ पनि ऊ पुग्नैपर्छ है र धेरैवटा चुनौतीहरूको सामना गर्दै नारीले चाहिँ आफ्नो गृहस्थी जीवन बिताइरहेकी हुन्छिन् है अनि भारतीय समाजमा महिलाहरूकतो भूमिकामा कसरी परिवर्तन आएको छ भने चाहिँ हाम्रो नेपालीहरूमा चाहिँ अब पहिला पहिला चाहिँ अब पढ्नुओर्नु पहिला पहिला बाजेबज्यूहरूलाई बेसी पढाउँदैन् थिए अब नानीहरूलाई मेन त केटीहलरूलाई पढायो भने चिट्ठी लेख्छ के के भनेर अब छिट्टो केटाहरूसँग बिहा गर्छ जान्छ ए बेसी पढाएर के गर्नु र अर्काको घरमा गएर त्यही खाना बनाउनु खेतालापात गर्नु त हो बेसी पढाउनु हुँदैन भन्ने चलन थियो तर अहिले चाहिँ धेरै परिवर्तन भएर चाहिँ अहिले चाहिँ सबै नानीहरूलाई नै जति छोरालाई पढाइन्छ त्यति नै छोरीलाई पनि त्यति नै शिक्षित गराइँदैछ होइन अनि हरेको कुरामा उनीहरू अगाडि बढिरहेको छ र जति उनीहरूले पढनु चाहन्छ त्यत्ति नै उनीहरूलाई शिक्षित बनाउँदै आमाबाउले शिक्षित बनाउँदै गरिरहेको गइरहेको छ र अहिलेको महिलाहरू चाहिँ सुरक्षित महसुस गर्छन् भन्ने रहेछ है र शिक्षाको समान अवसरहरू पाउँछन् भन्ने रहेछ र अहिलेको महिलाहरूले चाहिँ पहिलाको हेरि चाहिँ धेरै सुरक्षित महसुस गर्छन् किनकि अहिलेको नारीहरूलाई त्यसै पनि नानीहरूलाई पढाएर केटीहरूले एकदमै राम्रो पढ्ने मौका पाइरहेछन् र गभर्मेन्टद्वारा पनि धेरै एउटा छोरी नानीहरूलाई धेरै स्किमहरू आउरहेको छ है उ त्यसको थ्रुबाट पनि नानीहरूले धेरै शिक्षा हासिल गर्न पाइरहेको छ र घरको आमाबाउ पनि शिक्षित भएकोले गर्दा आज छोरीहरूलाई धेरै शिक्षा दिएर उनीहरू अगाडि बढिरहेछ र ठुलठुलो जति केटाहरू पहिला पहिला ठुलठुलो पोस्टहरू पुग्थ्यो अहिले नारीले पनि एउटा छोरी मान्छेले पनि काँधमा काँध मिलाएर एउटा डक्टर एउटा पाइलट एउटा कल्पना चावला जस्तो अन्तरिक्षमा पाइला टेक्ने नारीले पनि यहीँ भारत भूमिमा जन्म लिएको छ है र यस्तो धेरै अवसरहरू प्रदान गर्छ सरकारले पनि र धेरै कुरामा शिक्षित भएर अगाडि बढे्र नारी नारीले चाहिँ एकदमै आफूले आफूलाई सुरक्षित महसुस पनि गरिरहेको छ र ऊ हरेक क्षेत्रमा नै अगाडि बढे्र गएको छ धन्यवाद